ए हजुर हजुर हजुर एक हजुर अहिले यो विन्टरले गर्दाखेरि तपाईँको उयो भइरहेको छ के अरे अब विन्टर सकिन आट्यो हाम्रो डुवर्समा त हो अन्त विन्टरको लुगाहरू चाहिँ सबै सेलमा निकाल्दैछु कि ठुलो सानो लेडिज जेन्ट्स सबै सेलमा निकाल्दैछु अब चाहिँ हामी नयाँ सामान हाल्ने नि त समरको गरम महिनाको लुगाहरू हाल्ने त्यही भएर चाहिँ विन्टरको सबै सेलमा छ तपाईँलाई कत्रोको चाहिएको नानीहरूको चाहिएको कि तपाईँहरूले लगाउने कि उयो जेन्ट्सले लगाउने हजुर ए डिस् डिस्काउन्ट चाहिँ पुरा चलिरहेको छ अहिले तपाईँको जस्तै पत्ला पत्ला स्वेटरहरू किन्नुहुन्छ भने त्यसमा तपाईँको ठर्ट्टी पर्सेन्ट जस्तो डिस्काउन्ट पर्छ अलिक मोटा मोटा खालकोहरू अलिकति बेसी डिस्काउन्ट छ फोर्टी फिफ्टीहरू पर्छ हो डिस्काउन्ट अन्त जुत्ताहरू पनि छ अन्त अब स्यान्डलहरू पनि ल्याउँदैछु नयाँ अन्त अहिले चाहिँ तपाईँले विन्टरको लाने हो भने चाहिँ पुरा सेल लागेको छ सस्तो सस्तोमा छ अन्त गरम महिनाको चाहिँ तपाईँ दुई हप्ता जस्तो पर्खिदिनुहोस् न मेरो सामान आइपुगेकै छैन म नि लिनुजाने मान्छे नभएर कि अन्त कस्तो तपाईँ स्वेटरहरू लाने हो कि ज्याकेट लाने हो कि त्यो ओभरकोटहरू लाने हो कि म तपाईँलाई यसो गर्छु नि तपाईँलाई तपाईँको वाट्सएप नम्बर यही नम्बरमा छ वाट्सएप त्यसो भए म तपाईँलाई लुगाको दाम सँगसँगै म फोटो खिचेर पठाउँछु ठुलोले लगाउने सानो अन्त छोराछोरी केटाकेटी हजुर हजुर ए हुन्छ सुन्नुहोस् त म तपईँलाई नि यो नम्बरमा त्यो सेलमा भएको सामानहरूको डल्लै फोटो खिचेर पठाउँछु हो अन्त तपाईँलाई अलिकति डाउट लाग्यो यो कलर कस्तो छौ यहाँ त यस्तो अँध्यारो देख्यो भन्नुहुन्छ भने मलाई एकताल फोन गर्नुहोस् वाट्सएपबाट म तपईँलाई भिडियो कलमा पनि देखाइदिन सक्छु हो अन्त होइन भने चाहिँ म तपाईँलाई डल्लै लुगाहरूको फोटो खिचेर पठाइदिन्छु नि वाट्सएपमा ल अन्त नानीहरू ठुलोहरू सबैको पाउँछ हुन्छ थ्याङ्क यू